हेलो हजुर कहाँबाट बोल्नुभएको तपाईँ ए हजुर तपाईँलाई चाहिँ के चाहिएको मेरोमा त स्टेसनरीको त सबै नै आइटम छ पेन्सिल पेन खाता फाइलदेखि लिएर कलर पेन्सिलदेखि लिएर लङ स्केल सानो स्केल होइन इरेजर अब अहिलेको डिफ्रेन्ट डिफ्रेन्ट अब त्यो मेजिक पेनहरूदेखि लिएर सबै कुराहरू पाउनुहुन्छ अब एफोर साइज पेपरदेखि लिएर कार्बनदेखि लिफाहरूदेखि लिएर पेन्सिल खाल खालको पेन्सिलहरूदेखि लिएर पेन इङ्क पेनदेखि सबै इङ्कहरू पनि तपाईँले पाउनुहुन्छ सबै तपाईँलाई चाहिँ के चाहिएको हजुर रेट त भइहाल्छ नि तपाईँ अब तपाईँको दोकानै छ ए तपाईँलाई बेच्नुको लागि चाहिएको ए हुन्छ नि अन्त बेच्नुको लागि र तपाईँ आउनुहोस् न म मिलाइदिई हाल्छु नि तपाईँलाई के चिज चाहिएको हो होइन कति चाहिएको हो कहिले आउनुहुन्छ तपाईँ चाहिँ तपाईँलाई के के चाहिएको छ यसो भन्नुहोस् त म लिस्ट गरिहेर्छु नि तपाईँको एकदम दिमागमा भएको चिजहरू अब तपाईँले त्यो ए तपाईँले चाहिँ सबै नै राखौँ भनेर सोच्नुभएको छ के तपाईँको चाहिँ दोकान चाहिँ स्कुलको छेउतिर छ कि कस्तो जग्गामा छ ए हजुर हजुर भइहाल्छ नि तपाईँ आउनुभयो भने सबै चिजहरूको रेट त अब मैले अहिले फोनमा त म तपाईँलाई एक एकवटा कुरा चिजहरूको रेट बताएर मिल्दैन किन भन्दाखेरि अब तपाईँले खातै हेर्नुहुन्छ भने पनि अब साइज साइजको खाता हुन्छ होइन सानो खाता ठुलो खाता अब त्यो हार्ड कपी अब खातै कत्ति प्रकारको हुन्छ अब रोल कपी हो कि प्लेन कपी हो कि लङ हो कि सर्ट हो कि सानोमा ठुलोमा अनि धेरै प्रकारको खाताहरू यही छ अब खाताकै भेराटिस थुप्रै छ अनि पेनमा पनि हेर्नुहुन्छ भने पेनको पनि भेराइटिस त्यस्तै छ हो सबै चिजको भेराइटिस अनुसारको अब आफ्नो आफ्नो रेट अलग अलग छ त्यसले गर्दा अब तपाईँलाई त म सबै कुराहरू फोनमा त म भन्नु सक्दिनँ त्यसले गर्दा तपाईँ आएरै बात गर्नुहोस् न ल हुन्छ